मैले जुन मेकपको सामानहरू किनेको थिएँ त्यो आई सेडोहरू त्यो लगाएपछि चाहिँ एकदम इचिङ्हरू भएर आँखाहरू चिलाउने होइन अलिकति धेरै आँखामा समस्याहरू पनि पर्न गयो र देख्दाखेरि त्यसले आँखामा पनि एकदम राम्रो प्रकारको कलरहरू मतलब रङ्हरू नै नबसेर एकदम उत्ताउला प्रकारकाहरू देखियो र त्यसले चाहिँ अलिकति राम्रो प्रकारको इम्प्याक्ट त्यही मेरो परेन र त्यसको अलिकति नराम्रो ऊ योहरू रहेछ कि बसिरहने र अनुहारहरूमा धेरै घाउहरू निकालिदिने प्रकारका भएर चाहिँ मलाई मैले किनेको मेकपको सामान जुन स्पेसियली आई सेडो त्यो चाहिँ मन परेन